म आफै अब सोचेर बनाउँछु स्केच होइन कोही कोहीबेला अब अल्छी लागेको बेलामा चाहिँ हेर्दै बनाउँछु राम्रो राम्रो चिजहरू छ भने चाहिँ हेर्दै बनाउँछु अनि यस्तो मिनिङ्फुल भनेको अब अर्थ अर्थ भएको चाहिँ बनाएको छुइनँ मैले त्यस्तै अब सोचेर अब जे राम्रो लाग्छ त्यही बनाउँछु म